मेरो परिचय भन्नु पर्दा चाहिँ म चाहिँ दार्जिलिङवासी र मेरो नाम साजन तामाङ हो र मेरो परिवार चाहिँ घरमा हामी छजना छौँ दुइ जना छोरी सासू ससुरा अनि म मेरो श्रीमान् र म चाहिँ हालैमा घुम्न गएको थिएँ दुबईमा र म चाहिँ हाउस् वाइफ हो र त्यहाँबाट घुमेर भर्खर आएको र मेरो छोरी अहिले कलेज पढ्नुहुँदैछ दुवैजना र मेरो सासू ससुरा घरमै हुनु हुन्छ र मेरो हज्बेन्ड चाहिँ ड्राइभिङ गर्नुहुन्छ